यहाँनिर नगरपालिकाले चाहिँ धेरै नै सफा गर्न आफ्नो प्रयास गरिरहेको हुन्छ है तर पनि यहाँका मानिसहरूले धेरै नै फोहोर गर्ने गरिन्छ मैलाहरू फ्याँकेर जहाँ पायो त्यहीँ रोडतिर या घरकै छेउछेउ नालीहरू मैलै बनाइदिन्छ है तपाईँको नगरपालिकाले त आफ्नो पुरै कोसिस गर्छ सफा गर्ने तर यहाँका मानिसहरू नै छ मैला फोहोरहरू गर्ने है अन्त मैले धेरै नै जग्गामा देखेको छु है यहाँनिर दार्जिलिङमा आफ्नो ब त्यहाँनिर वनजङ्गलहरूको धेरै कमी छ जुन चाहिँ हाम्रो लागि नराम्रो कुरा हो एउटा धेरै नै यहाँबाट पल्युसनहरू हुन्छ पहिरोहरू आउने गर्छ जब रुखै काटेपछि है रोडहरू ब्लक हुन्छ अनि यहाँ दार्जिलिङमा त पानीको धेरै कमी छ र तर अरू गाउँतिर दार्जिलिङका गाउँतिर त्यहाँनिर पानीहरू मानिसहरूले खोल्सा खोलाबाट लिएर आएर जङ्गलबाट लिएर आएर तपाईँको पानीहरू ल्याउने गर्छ है दार्जिलिङमा चाहिँ यहाँनिर सिन्चेलबाट लिएर आउँछ अनि